हेलो अङ्कल नमस्ते ए तपाईँ त्यो पाइनएप्पल रेस्ट्रुरेन्टबाट बोल्नु भएको होइन अङ्कल ए अङ्कल मलाई चिन्नु भएन तपाईँको डेली कस्टमर हौ अर्पण छेत्री ए अङ्कल कस्तो बिर्सिनु भएको छ्या अङ्कल मैले त्यो अर्डर गरेको थिएँ नि हौ दुई प्लेट मोमो अन्त चाउमिन त्यो के छौ हाल खबर त्यसको रेडी छ अचार त हालिदिनै पर्यो नि हौ अङ्कल आँ अचार त हालिदिनु भएन भने त मजै आउँदैन नि मोमोसँग त छ्या के भन्नु भएको हौ अङ्कल मैले तपाईँको त्यो एप खोलेको थिएँ कि त्यसमा त डेलिभरी टाइम आधा घन्टा भन्दै छ आधा घन्टामा त आइपुग्छ होला है अङ्कल ए आधा घन्टामा त आइपुग्छ हजुर जाम भएन भने चाहिँ आधा घन्टामा आइपुग्छ होइन अलिक यसो छिटो पठाइदिनु है यहाँ पुरा भोक लागिसक्यो कि अङ्कल अम्मामा यहाँ भोक लागेर सहनु नसकिछु नि अलिक छिटो पठाइ दिनु है अङ्कल अन्त को आउँछ होला है अङ्कल त्यही विकास दाइ आउनुहुन्छ कि अरू नै को आउनुहुन्छ ए विकास दादाले बक्सिस भन्दै थियो ए त्यो दिन त मेरोमा पैसै थिएन हो अन्त फेरि म त सानो केटा म त माग्दैन जस्तो लागेको थियो ए माग्नु हुँदैछ कति होला है बक्सिस चाहिँ अम्बो अङ्कल त्यति त नभन्नु न हौ म त सानो केटा त तपाईँको डेली कस्टमर हो त त्यति त दिन सक्दिनँ यसो पचास रुपियाँ चाहिँ दिन सक्छु ए हुन्छ थ्यङ्क यू अङ्कल है यसो छिटो पठाइदिनुहोस् है बक्सिस पनि दिन्छु आधा घन्टामा त आइपुग्नु पर्ने है अङ्कल उम् जाम भएन भने चाहिँ आइपुग्छ भन्नु हुँदैछ हजुर यसो छिटो पठाइदिनुहोस् है अङ्कल अन्त त्यो के भन्छ मोमो चाउमिनहरूको बिल चाहिँ कति भयो दुई सौ यसो त्यसमा पनि अलिक डिस्काउन्ट छैन एक सौ असी गरिदिनु भएको ए धन्यवाद अङ्कल हुन्छ अझै मगाउँछु नि म ए अङ्कल हुन्छ अलिक छिटै पठाइदिनु है अङ्कल ल हुन्छ नमस्ते अङ्कल राखेँ ल